कुनै पनि एउटा आफूले मन परेको रेसिपी बनाउँदा है पहिलोचोटि बनाउँदा चाहिँ मन पऱ्यो भने त बनाइन्छ तर त्योअनुसार है बनाएकोअनुसार खानुमा अलिकति एक दुई चम्ची खाँदा मिठो लागेन भने पनि त्यसलाई खेरो त फाल्नु सकिँदैन है भरे आफ्नै खाना हो भरे फ्रिजमा राखेर हुन्छ या कसरी हुन्छ राखेर फेरि त्यसलाई फेरि मोडिफाई गर्नु चाहिँ सकिन्छ यदि त्यसलाई नयाँ प्रकारले त्यसमा के मिलेन त्यो कुरो हेर्नु पर्छ बिचार्नु पर्छ र त्यसमा नुन अलिक कम्ती पो भयो कि या पिरो ज्यादा पो भयो कि पिरो ज्यादा भयो भने त्यसमा जुन चाहिँ साम्रागी हाले त्यसमा अलिकति एड गऱ्यो भने पिरो र नुन ज्यादा पनि अलिक कम्ती भइहाल्छ है नर्मल रेन्जमा आइहाल्छ र धेरै कम्ती पिरो भएको छ भने त्यसमा अलिक पिरो थप्दा पनि भइहाल्यो है र कुनै पनि अलिकति खाएको समानहरू रह्यो भने त्यसलाई अब कुनै प्रकारले त्यसमा जस्तै सिङ्गडा बनाउँदा है एउटा सिङ्गडामा नुन चर्को भयो भने त्यसमा अलिकति आलु थप्नु पऱ्यो र आलु थपेको ठाँउमा अलिकति ज्यादा थप्यो भने त्यो अलिकति कम्ती नुन चर्को हुने गर्छन् र फेरि खाँदा त्यही स्वाद पा पाइन्छ है र ज्यादा तेल भएको हो भने त्यसमा टिस्यु पेपरलाई अलिकति टिस्यु पेपर राखेर त्यसलाई त्यसको नुनुहरू पनि हामीले सोक गर्नु सकिन्छ र जसअनुसार हामीलाई अलिकति ओइल फ्री पनि हुन सक्छ हाम्रो खानपान है र यस यस्तो प्रकारले धेरै प्रकारले हामीले आफूले बनाएको रेसिपी हामीले बनाएको जस्तो भएन भने पनि यस थुप्रै प्रकारको दिमाकपूर्वक लगाएर चाहिँ आफूलाई यसलाई फेरि पनि यसलाई फेरि रिभाइभ गर्नु सकिन्छ जस्तो मलाई लाग्छ